हजुर म प्रिया लिम्बू प्रिया लिम्बू इडेनको प्रिया लिम्बू इडेनबाट बोलेको इडेन हस्पिटलबाट

हजुर हजुर हजुर अनि तपाईँहरूको कस्तो अन्त खानाहरू के खानु हुँदैछ हजुर त्यो त त्यो दबाईले होला कि तपाईँ त्यति साह्रो अब सुर्ताउनु पर्दैन त्यो दबाईले कोही कोही बेला त्यस्तो हुनुसक्छ तपाईँको सुगर प्रेसर चाहिँ कस्तो छ अहिले फेरि अब तपाईँ फेरि नि एकपल्ट चेकअपमा आउनुपर्छ ल दस तारिक आउनुपर्छ तपाईँ दस तारिक आउनुहोस् ल हजुर अब त्यो चाहिँ अब डाक्टर देखाएर मात्रै भन्नु सकिन्छ कि अनि तपाईँहरूको खुट्टा खुट्टा सुन्निन्दैछ तपाईँको कि तपाईँले नि बेलुका नि नुन र तातो पानीले नि सेकाउनु पर्छ डेल्ली हजुर ए अनि तपाईँको प्रेसर चाहिँ नर्मल छ कि हाई छ कि लो छ ए तपाईँले मासु मङ्स खानुहुन्छ कि खानुहुँदैन ए फ्याटहरू भएको चिजहरू चाहिँ ज्यादा नखानुहोस् प्ल्यास्टिकको चिजहरू ज्यादा नखानुहोस् प्याकेटको र ए भयो हुन्छ अब राख्छु ल हजुर दस तारिक दस बजी आउनुहोस् न तपाईँ हजुर